ए टुरिस्ट एजेन्सीबाट बोल्नुभएको ए हजुर ए त्यही त मैले चाहिँ उयो के भन्छ दार्जिलिङ आउनको लागि त्यही प्लान गरिरहेको थिएँ नि त कि अन्त अब त्यही अब यो क कन कुन चाहिँ कुन चाहिँ पोइन्ट्सहरू घुमाइदिन्छहरू भनिकन त्यही यसो जान्नु थियो नि त कि त्यसले गर्दा म इलामबाट हजुर नेपाल म अहिले आज कति ए अँ तेह्र तारिक बिस तारिक सेप्टेम्बर बिस तारिक आउनु भनेर सोचेको अन्त तिन दिनको चाहिँ प्लान गरिरहेको छु मैले हो अब तिन दिनमा चाहिँ अब मलाई चाहिँ अब दार्जिलिङ प्रायः प्रायः राम्रो राम्रो जग्गाहरू त्यही घुमाइदिनु पऱ्यो इन्क्लुडिङ सिक्किम हजुर हजुर सिलगढीसम्म त आफै आउँछु सिलगढीदेखिको चाहिँ मलाई पिकअप चाहिन्छ हजुर होइन हामी सिलगढी भइकन आउने प्लान छ नि त कि त्यही भएर म मेरो हस्बेन्ड अन्त मेरो दुईजना नानीहरू हजुर हजुर सानो गाडी चल्छ तर अब एकदम सुविस्ता होस् भनेको नि होइन आइ एम मलाई अलिक सानै चाहिएको अलिक बजेट फ्रेन्ट बजेट फ्रेन्डली नै चाहिएको

मलाई सिलगढीको सुम हजुर स्टेसनबाटै पिकअप गर्नु न